दार्जिलिङ दार्जिलिङ एउटा यस्तो महत्त्वपूर्ण अनि पर्यटकीय स्थल हो जहाँ चाहिँ अब विश्वबाट थुप्रै मान्छेहरू यहाँनिर घुम्नु आउने गर्छन् र यस ठाउँमा चाहिँ विशेष गरी किन आउँछन् भन्दा चाहिँ दार्जिलिङ यो एउटा यस्तो खाल्को जग्गा हो जुन चाहिँ ठाउँमा चाहिँ एसियाको सबैभन्दा पहिलो हाइडल प्रोजेक्ट बनिएको थियो रामभाङ हाइडल प्रोजेक्ट र त्यो पर्यटकीय स्थल त्यो एउटा हेर्न आउँछन् र दार्जिलिङमा अर्को एकदमै महत्त्वपूर्ण र पर्यटकीय स्थल अथवा हेर्नलायकको ठाउँ चाहिँ के छ भन्दाखेरि यो चाहिँ अत्ति रमणीय ठाउँ छ जहाँबाट कञ्चनजङ्घालाई चाहिँ एकदम क्लियर हामीले देख्नसक्छौँ र यही ठाउँमा दार्जिलिङमा चाहिँ टोय ट्रेन जुन चाहिँ टोय ट्रेन छ जसलाई चाहिँ हामीले दार्जिलिङमा पाउने पाउनसक्छौँ र यसोस्ले गर्दा पनि पर्यटकहरू यस ठाउँमा घुम्न आउने गर्छन् र दार्जिलिङ स्वस्थको लागि पनि एकदमै राम्रो जग्गा भएकोले गर्दा यहाँको जुन चाहिँ मौसम छ एकदमै स्वस्थको लागि चाहिँ लाभदायक रहेको छ